बोडो बङ्गाली जस्ता यस क्षेत्रका अन्य भाषासँग नेपाली भाषको सम्बन्ध भन्नुपर्दा राम्रै नै छ किनभने आसाम अब आसाममा हाम्रो कतिपय नेपालीहरू छ उहाँहरूले पनि अब बोडो भाषाको प्रयोग गर्दछ जस्तै सिलगढीमा बस्ने हाम्रा कतिपय नेपालीहरूले बङ्गाली भाषाको पनि प्रयोग गर्दछ हाम्रै या खरसाङमा पनि कति बङ्गालीहरू भयो उहाँहरूले पनि आब नेपाली भाषा सिकि नै सकेर अब एकदम मजाले नै बुझ्ने बोल्ने खालको चाहिँ छ अब भाषा यसो भन्नुपर्दा चाहिँ सम्बन्ध राम्रो नै छ